विशेष कालिम्पोङमा के छ भने तपाईँको कालिम्पोङको विद्यालयहरूमा त्यस्तो असुविस्ता छैन पढ्नुमा किनभने कालिम्पोङको विद्यामा विद्यालयमा पढ्नेहरू धेरै टाढो दार्जिलिङ भुटान कालिम्पोङ धेरै जग्गाहरूबाट आउँछ अनि तपाईँको विशेष यहाँ असुबिस्ताहरू भन्ने त केही छैन अनि सबै सुबिस्तै छ अनि जस्तै असुबिस्ताहरू भन्दाखेरि पहाड पहाडहरू जान्छ पहाडहरू पहिरोहरू पर्छ त्यति बेला नानीहेरूले टेस्टहरू दिन पाउँदैन अनि त्यहाँनिर नानीहरूलाई आफ्नो अध्ययनहरू दिन पाउँदैन क्लासहरू एटेन्ड गर्दैन त्यही कुराहरूमा उनीहरूलाई असुबिस्ता हुन्छ अनि जस्तै बस्नुहरूमा एजुकेसनहरूमा केही असुबिस्ता छैन यहाँनिर कालिम्पोङको सबसे असल एजुकेसन छ